ए अँ गुड मर्निङ सर ए हजुर सर त्यही अस्ति त्यो उसको रिपब्लिक डेको डिस्कस गरौँ भनेर नि सर तपाईँलाई है गर्नुभएन छ हजुर

हजुर हजुर त्यही त हजुर हजुर हो त्यसरी नै गरौँ न त अलिअलि अब ड्रविङहरू पनि है सर

है हजुर अँ हुन्छ त्यही त त्यो विषयमा यसो सबैजना टिचरहरू बसेर चाहिँ डिस्कस गर्नुपर्छ होला है सर हुन्छ सर हुन्छ हुन्छ